हाम्रो चाहिँ हाम्रो दस्तुर छ जब बितेपछि हामी राई लिम्बूको चाहिँ दफन गर्छौँ हामी एउडा राईको बिजुवा राख्छ लिम्बूको फेदाङ्मा राख्छ हामी अब फेदाङ्माले लिम्बूहरूको अब कस्तो के छ कसो छ मर्ने कस्तो के भयो सबै बक भन्छ हामी राईहरूको पनि बिजुवाले त्यसै नै गर्छ त्यो बताउँछ बक्छ थालहरू बजाउछौँ ढ्याङ्ग्रोहरू बजाउछौँ यस्तै प्रकारले बुद्धिस्ट धर्ममा छ लामा पढाउँछ उनीहरूको जलाउँछ उनीहरूको दफन गर्दैन हाम्रो राई लिम्बूको चाहिँ दफन गर्छौँ हाम्रो चाहिँ हामी यसरी नै अब उहिलेको परम्परा धर्म अब रीति विधिहरू हामी यसै गर्छौँ बिहाको जन्ती मर्दाको मलामी यस्तै प्रकारले हामी संस्कार्दै लान्छौँ यस्तै छ हाम्रो रीति